हेल्लो अँ थाहा छ थाहा छ समरको छुट्टी नै भएको छैन अहिले कहाँ पिकनिक जान्छ हौ अनि त अहिले नै चाहिँ अँ बनाइसकेको छ नि अँ आमाहरूले पनि भन्दैथियो तिमीहरूको आमालाई पनि भन्छु भन्दैथियो हो आप्पाहरूले त गाडीहरू मिलाइसकेको छ हो अब के के लाने उनीहरूको त फेरि चिकन अरे हो अर्कै के पो अरे हो अनि आमाहरूले चाहिँ ब्रिजर लानुपर्छ भन्दैथियो कि अनि त त्यहाँदेखिन्को चाहिँ जानुपर्छ हौ अनि तँ के लुगा लाउँछस् अनि त म त हेर्नुपर्छ हौ मैले त केही किनेको पनि छुइनँ भन् न लुगा पनि छैन हो अस्ति भर्खरै किनेकोहरू पनि त लगाइसकेँ अब कहाँ एउटै लगाइबस्नु हो अनि त्यही भएर चाहिँ म अर्को किनौँ भनेको हो अब अब एउटा हाफ पेन्ट र एउटा टी सर्ट किन्छु हो त्यहीँ त हो है त्यहीँ ऱ्याली जाने भनेको होइन को को अँ को को चाहिँ जान्छ अरे को को फ्यामिली तेरो मेरो अनि त अरू चाहिँ ए अँ कमल बडाको फ्यामिली पनि जान्छ अरे ए त्यसो भए त अँ ठिकै छ त अनि त अँ अउ के भन्छ त्यस्तो बेसी त्यो ऊ यो माथ्लो घरको आन्टीलाई चाहिँ नलैजाऔँ है म त मन पर्दैन कि अँ त्यो आन्टीहरूलाई त नलैजाऔँ है राम्रै के खालको म त मनै पर्दैन हौ उनीहरू त छ्या पिकनिकको लागि चाहिँ सुन् न तेरोमा एउटा एक्स्ट्रा जामा छैन अनि त मलाई दिनु लागि अँ अब समरको छुट्टी नै त छुट्टी भएको छैन नि त हो अनि त आमा र आ पापाले भनेको त्यहीँनिर ऊ यो जानुपर्छ अरे तिमीहरूको घरमा त्यहाँदेखिन्को जानुपर्छ अरे भन्दैथियो होइन अनि त गाडी चाहिँ त्यो ऊ यो मिस्टर गुरुङ भन्छ अरे हौ तलको के हो रबिन दादाको अँ कति चार्ज अँ कति चार्ज गर्छहरू पनि भनेर सोध्दै थियो कि अनि त भन्नुपर्छ हौ हो अब बेसी जाना छ भने त कम्ती पर्छ हामीलाई अनि त कम्ती छ भने त झन् अब फेरि बेसी पर्छ नि त हो त्यही भएर चाहिँ अलिक बेसी जाऔँ कि तर त्यो आन्टीलाई चाहिँ नलैजाऔँ न अँ अनि त फेरि कस्तो खोला बढेको छ अरे है त्यो रेलीमा ए अँ अहिलेसम्म त घाम त लागेको छैन पानी परेको पऱ्यै छ हो फेरि हो मैले त खोला पिकनिक नजाऔँ अर्कै जाऔँ भनेको नि हो मानेन अनि त आप्पा खोला पिकनिक नगई नहुने अरे नि त ल त्यसो भए त्यो मलाई दे है फेरि ल अँ अनि त आमा अनि त आमाहरूले त एउटै खालको के भन्छ एउटै खालको कुर्ता मगायो भन्दैथियो त पिकनिकमा जानुको लागि मात्रै त्यस्तो कुर्ता मगाउँछ अनि त के भन्नु अँ अरू के भन्छ अरू अरू त को को जान्छ अब मेरो साथीहरूलाई पनि लैजाऔँ भनेको कि अनि त मेरो साथीहरूलाई पनि लैजाऔँ भनेको अब मान्छ कि मान्दैन तिनीहरू पनि घर जान्छ होला नि त फेरि तिनीहरूको पनि अर्कै प्लान पनि हुनसक्छ ल है त्यसो भए हौ राखेको ल ल